मेरो जिल्लामा भएको पूजा स्थलहरू धेरै छन् जस्तै कि दार्जिलिङको सबभन्दा प्रसिद्ध महाकाल बाबा अनि सिन्चेल लेक देवी माता अनि मेरो आफ्नै गाउँमा भएको देवीथान यी तिन ठाउँहरू एकदम प्रसिद्ध ठाउँहरू हुन् अनि यहाँनिर मान्छेहरू धेरै मात्रामा भक्तजनहरू धेरै मात्रामा आउने गर्दछ र आफ्नो पूजाहरू गर्ने गर्दछ अनि यो ठाउँहरूले चाहिँ आफ्नो जातिलाई के योगदान दिएको छ भन्दाखेरि चाहिँ हाम्रो नेपाली जातिले चाहिँ आफ्नो आफ्नो पूजाहरू गर्ने गर्दछ जस्तै कि राईहरूले आफ्नो चुला पूजा ढुङ्गा पूजा गर्ने गर्दछ छेत्री बाहुनहेरूले गाईदान गर्ने गर्दछ नयाँको पूजा गर्ने गर्दछ है है त्यसरी नै तामाङहरूले आफ्नो माने पूजाहरू गर्ने गर्दछ अनि त्यस्तै प्रकारले आफ्नो आफ्नो संस्कृतिहरू बचाएर आफ्नो ने हाम्रो नेपाली जातिले जोगाएर राखेको छ अनि यही प्रकारले चाहिँ हाम्रो सांस्कृतिक पहिचान चाहिँ बनिएर बसेको छ र त्यही कारणले गर्दाखेरि चाहिँ हाम्रो नेपाली जाति अरू जातिहरूदेखिन् चाहिँ छुट्टिनु सक्छ कसिरी छुट्टिनु सक्छ भन्दाखेरि चाहिँ हाम्रो यही सांस्कृतिक पहिचानले गर्दाखेरि चाहिँ हाम्रो नेपाली जाति अरू जातिभन्दा भिन्नै छ